महिलाहरूले दिनहुँ सामना गर्ने चुनौती चाहिँ के के मलाई लाग्छ भनेदेखि चाहिँ जस्तै अब हामीले एज अ मेन होइन बोइजहरूमै सानैदेखि हेऱ्यो भने चाहिँ एज अ कम्पेर टू मेन्स नारीमा चाहिँ अब अलिकति तपाईँको भनौँ अब शारीरिक कमजोरी हुन्छ है जस्तै प्रकारले अब जुन चाहिँ हामीले कुनै पनि खेलमा हेरौँ या कुनै पनि हेर्दाखेरि चाहिँ केटाहरू चाहिँ अलिक बेसी बल भएकै जस्तो लाग्छ है बा बल मिन्स अब जस्तै तपाईँको कुनै पनि खेलमा हेर्नुहोस् फुटबलहरू खेल्दाखेरि या कराटेहरू होइन कुनै पनि खेल खेल्दाखेरि चाहिँ त्यो जुन चाहिँ फोर्स हुन्छ है फोर्सहरू हुँदाखेरि चाहिँ नानी अब एउटा बलै किक गर्नु पऱ्यो भने जुन चाहिँ केटी मान्छेले किक गर फुटबल हिर्काएको जुन चाहिँ डिस्टेन्स कबर गर्छ फोर्स जान्छ त्यो भन्दा ज्यादा चाहिँ अब केटाहरूले नै अब हिर्काएर त्योलाई गर्छ होइन त्यसमा चाहिँ अब अलिकति शारि शारीरिक कमजोर भएको कारणले गरी अब त्यो पनि एउटा एस कम्पेर केटाहरूलाई चाहिँ कम्पेर गर्दा चाहिँ अलिक चुनौतीपूर्णै लाग्छ होइन अन्त फेरि अब कतिवटा कुराहरूमा पनि तपाईँहरूको महिलाहरू चुनौतीपूर्वकै हुन्छ जस्तै तपाईँको अब अब भारीहरू केही उचाल्नु पऱ्यो भने पनि अब पचास किलोको भारी चाहिँ केटाहरूले अब आराम से उचाल्छ भने त्यही पचास किलोको भारी चाहिँ अब केटीहरूले उचाल्नु सक्दैन त्यो पनि एउटा एउटा शारीरिक कमजोरी नै भयो तथापि यसलाई हेरेर पनि हाम्रो सरकारले चाहिँ उयो भारत सरकारले निकै अब नानीहरू छोरी मान्छेहरूलाई चाहिँ अगाडि बढ्नुको लागि अवसर दि दिँदैछ है जस्तै अब पढाइमा होस् है नानी छोरी मान्छेहरूलाई फाल्टै पढाउँदा उनीहरूलाई स्कलरसिपहरू दिएर अगाडि बढेको छ हामीले भन्नु पर्दा हेऱ्यो भने हाम्रो पहिलाको प्रधानमन्त्री इन्दिरा गान्धी पनि एउटा महिला नै हुन् है हाम्रो देशको प्रधानमन्त्री र अहिले हामीले हेऱ्यौँ भने पनि भारतको राष्ट्रपति पनि महिलै छ है र अहिले कतिवटा खेलहरूमा पनि हामीले हेऱ्यौँ भने पनि महिलाहरू नै छ है तर महिलाहरूले चाहिँ अहिले केटाहरूले सँगसँगै गर्नु सक्छ जस्तो चाहिँ लाग्छ अब शारीरिकमा नभएर पनि तर जस्तो हामीले शैक्षिक शैक्षिक वृद्धिको हुन्छ जुन चाहिँ होइन मेन्टल्ली काम गर्ने हुन्छ त्यो चाहिँ केटाहरूको बराबरी गर्नु सक्छ किनभने केटाहरूले जति पनि अब दिमागहरू लगाएर अब कुनै पनि काम गर्छ भने त्यो भन्दा बढ्ता दिमागहरू चाहिँ अब केटीले पनि लाउनु सक्छ अहिले हाम्रो कालिम्पोङ जिल्लामा पनि देख्यो भने हाम्रो जिल्लाको डिएम भनौँ है जिल्लापाल पनि अहिले हाम्रो महिला नै हुनुहुन्छ यस्तै पाराले चाहिँ महिलाहरूले चाहिँ धेरै नै अगाडि गर्छ र उहाँहरूलाई अवसर दियो भने पनि केटाले भन्दा पनि बेसी चाहिँ राम्रो काम गर्छ जस्तो चाहिँ लाग्छ